सुन्नु हुँदै छ दाजु हजुर अब सब्जी दोकानबाट बोल्नु भएको है कसरी किलो छ दाजु

हजुर हजुर हजुर अरू सब्जीहरू छ होला दाजु

अरू सब्जीहरू के के छ होला ए हजुर प्याजको दामहरू चाहिँ अनि दाजु

हजुर हजुर अरू सब्जीहरूको कति कति छ

हजुर ए हजुर हजुर ए हुन्छ दा म लिन आउँछु नि है हुन्छ हुन्छ